भारतको स्वास्थ्य प्रणाली एक प्रकार राम्रै छ यता अब ठुल्ठुलो अप्रेसनहरू हुनु अब यहाँ अब यसमा चाहिँ छैन बाहिर जानु पर्छ सिलगडी कालेम्पोङतिर गएर चाहिँ अब सिलगडी नर्थ बेङ्गलमा ठुल्ठुलो अप्रेसनहरू हुन्छ त्यसरी मालबजारतिर नर्सिङ् होमतिर राम्रो राम्रो सामानहरू अब छ अप्रेसनको लागि राम्रो व्यवस्था छ अब सरकारी हस्पिटलमा चाहिँ अब त्यस्तो राम्रो व्यवस्था छैन ठुल्ठुलो सामानहरू छैन त्यसरी अब बिमारी हुँदा ओर्दा चाहिँ अब सानो तिनो बिमार चाहिँ अब सरकारी हस्पिटलतिरै हुन्छ ठुल्ठुलो बिमारको लागि चाहिँ अब हामी बाहिर जानु पर्छ जलपाइगुडी जानु पर्छ मेडिकल कलेज जानु पर्छ मालबजारतिर ठुल्ठुलो नर्सिङ् होमहरू छ तिनीहरूमा अब राम्रो व्यवस्था छ